मेरा दुईजना भाइहरू छन् बहिनीहरू छैनन् भाइहरू मभन्दा अग्लाहरू छन् त्यसले गर्दाखेरि मजस्तो मिल्दोजुल्दो रहेन उँचाइको हिसाबमा हो भनेदेखि अनि मुहारको बनावटको हिसाबमा हेऱ्यो भने दाजु भाइहरूमा केही समानता चाहिँ अवश्य छ अन्य गुणहरूमा हेऱ्यौँ भनेदेखि आफ्नो आफ्नो गुणहरू बेग्ला बेग्लै रहेको कारणले गर्दाखेरि हामी भिन्न भिन्नै छौँ व्यवहारमा पनि स्वरमा पनि अनि काम गर्ने तरिकामा पनि हामी बेग्ला बेग्लै छौँ तर पनि कतिवटा कुरोहरू चाहिँ आमा बाबुसँग मिल्दो जुल्दो हुँदो रहेछ भन्ने कुरोहरू चाहिँ हामीले थाहा पायौँ र सानोमा हुँदाखेरि मिल्दोजुल्दो भए तापनि जति ठुलो हुँदै गयो त्यति अनुहारको बनावटमा धेरै भिन्नताहरू चाहिँ बढ्दै जाँदो रहेछ प्रकृ त्यो विकसित हुँदै जाँदाखेरि त्यो त्यसमा भिन्नता चाहिँ अलिक पहिलेभन्दाखेरि अझ बेसी अझ बेसी हुँदै जाँदो रहेछ र त्यति समानता चाहिँ हामीमा नदेखिए तापनि अरूले हेर्दा चाहिँ एक प्रकारको एक प्रकारले एउटै समानता समान अनुहार भएको मिल्दो जुल्दो देखे तापनि वास्तवमा चाहिँ मिल्दो जुल्दो हामी चाहिँ छैनौँ